ए अनि हजुर ए हिलपोइन्ट होटलबाट बोल्नुभएको हो ए हजुर मेरो दुई दिनपिछेको बुकिङ थियो कि अनि त त्यसकै लागि गरेको थिएँ अनि त तपाईँ ऊ यो म चाहिँ अब फ्यामिली डल्लै लिएर आउँदैछु कि अनि त खेरि चाहिँ मेरो चाहिँ ऊ यो के रे दिदीले पुरा ऊ यो त्यहाँको दार्जिलिङको ट्रेडिसनल ड्रेसहरू लगाउने रहर गर्नुभइरहेको छ कि अनि त त्यहाँ फोटो खिच्ने रहर गर्नु भइरहेको छ अनि त तपाईँहरूको होटलमा त्यो अभेइलेबल छ त्यो फेसिलिटी अब लुगाहरू पाउनु हुन्छ नि त्यो पोशाकहरू पाउने हजुर अरू कुन कुन ऊ यो चाहिँ छ जातको लुगाहरू चाहिँ छ हजुर ए हजुर ए ए हजुर म दुई दिनबाद आउँदैछु कि अनि त हजुर त्यति बेला चाहिँ फोटो खाली खिच्नुलाई चाहिएको थियो हामीलाई चाहिँ एक घन्टाको चाहिँ कतिहरू गरेर छ तपाईँहरूकोमा लुगा हजुर ए हजुर

तपाईँहरूकोमा अहिले लुगा चाहिँ मलाई त मन परेको त गुरुङ ड्रेस हो कि गुरुङ ड्रेसमा चाहिँ के के हुन्छ कस्तो हुन्छ अलिकति भनिदिन सक्नुहुन्छ भने भनिदिनुहोस् न हजुर हजुर ए लेडिसको लेडिसको लेडिसको हजुर हुन्छ म दुई दिनबाद आएर हजुर चेक गर्छु नि ल हुन्छ मेरो बुकिङ छ हजुर हुन्छ ए हुन्छ ए हुन्छ हुन्छ ए हजुर हुन्छ हुन्छ दिदी म दुई दिनबाद आएर चेक गर्छु नि ल हुन्छ हुन्छ राखेको दिदी हुन्छ हुन्छ हुन्छ राखेको हुन् हुन्छ हुन्छ